नवजात शिशुको पहिलो विधि हुन्छ नवजात शिशुमा पहिलो विधि हामीले गर्नुपर्ने चाहिँ पहिलो प्रथम उयसमा चाहिँ नानीको नामकरण गरिन्छ जस्तै नामकरणलाई न्वारन भनिन्छ न्वारन गर्दाखेरि हामीले पण्डित बोलाउनु पऱ्यो पण्डितजीले गौतहरू मगाउनुहुन्छ है कतिवटा चिज चाहिन्छ त्यसमा भलायो चाहिन्छ एउटा झर्का थाल चाहिन्छ अनि त त्यही मुताबिक झर्का थाल चाहिन्छ त्यहाँदेखि न्वारन गरेर कुण्डलीको उयो अनुसार न्वारन गरिदिनुहुन्छ न्वारानको नाम र बोलाइने नाम हुन्छ त्यो दिन राखिन्छ न्वारनको नाम चाहिँ तेरो यो राशिबाट पऱ्यो है भनेर भन्नुहुन्छ पण्डितजीले त्यहाँदेखि त्यस विधि अनुसार उहाँहरूले गर्नुहुन्छ त्यहाँदेखि त्यस पश्चात नानी अलिकति ठुलो भएपछि छ महिनाको हामीले भात खुवाइ गर्छौँ नानीलाई एउटा दस्तुर जस्तो गरेर मुखमा भात हालिदिन्छौँ भात हाल्छौँ है नानीले सकि नसकि त्यो भात निल्छ छ महिना हुँदा त्यस्तो हुन्छ त्यहाँदेखि पछि अलिकति उयो हुँदै गएपछि एक महिना पुगिन्छ एक वर्षमा वर्ष दिनको जन्मोत्सव गरिन्छ जन्मदिन मनाइन्छ है अब कतिले आफन्तहरू बोलाउँछन् कतिले पराया छिमेकी छर छिमेकी बोलाएर खुवाउँछन् त्यस्तै अनुसार यही विधि अनुसारै नवजात शिशुको पहिलो वर्षमा हामीले मनाउने चाहिँ यस्तै नै हो